मलाई सेयर बजारको विषयमा चाहिँ त्यत्ति थाहा छैन त्यो विषयमा यादै छैन मेरो चाहिँ एउटा सानो दोकान छ त्यसले गर्दाखेरि डिजिटल एप्सको बारेमा चाहिँ यस्तो दोकानमा अब सामानहरू किन्नु लिनु आउँदाओर्दा फोन पे क्युआर कोड यस्तोहरूबाट चाहिँ मेरो दोकानमा अलिकति चल्छ त्यही भएर त्यो विषयमा चाहिँ मलाई अलिकति थाहा छ र यसमा मलाई पैसाहरू कहीँ हराउँछ यस्तो उस्तो भन्ने कुरो चाहिँ मलाई त्यति विश्वास लागेको छैन अहिलेसम्म